साना हुँदा अथवा मेरो बाल्य अवस्थामा हुँदा मलाई मेरो मित प्रिय मित्रहरूसँग खेलिएको कुराहरू साथै मेरो सम्पूर्ण परिवारसँग बिताएको कुरा एकदमै मनमोहक अनि एकदमै हृदय छुने हृदय तह नै म भन्न भन्न गइरहेको छु र प्रथमपल्ट चाहिँ के भन्न चाहन्छु भने म जम्मा मेरो परिवारसँग प्रतिमपल प्रथमपल्ट कलकत्ता गएको थिएँ र त्यस समय त्यहाँको दृश्य देख्दा ठुला ठुला बिल्डिङहरू देख्दा आर्किटेक्चरहरू देख्दा एकदमै ती मनमोहक दृश्य लाग्यो मलाई त्यस समय मैले त्यस समय अथवा भावुक भएर है अथवा उत्तेजनामा हुन्छ कि अथवा आफ्नो बालक मनले मैले सोधेँ आमा ठुल्ठुलो बिल्डिङहरू रहेछ कति मनमोहक दृश्य अति प्यारो लाग्यो मलाई र यी सम्झनाहरू थियो त्यसरी नै म धेरै ठाउँ घुमेँ र प्रिय बाबासँग मेरो आदरणीय आमासँग उनीहरूले धेरै ठाउँहरू घुमाए हामी रेस्टुरेन्टहरू गयौँ धेरै मिठो मिठो कुरा खायौँ र त्यो परिवारसँग बिताएको पल मलाई अझै पनि घरिघरि सम्झना आउँछ अब बिस्तारै ठुलो हुँदै गएपछि त्यो पलहरू नै सम्झना मात्र रहिरहे तर पनि त्यो सुन्दरदायक क्षण अहिले पनि मनमा एक प्रकारको कुनामा लुप्त भएर बसिनै रहेको छ तर अहिले पनि सम्झना हुँदा कताकता परिवारसँग गएको खाएको खेलिएको दिन मनमोहक दृश्यहरू देखिएको जसरी टाइगर हिलमा गएर सूर्यास्त सूर्योदय प्रथमतः सूर्य उदय देखेको त्यसपछि गाडीको बाटो घर फर्केको कोही बेला हिँडेर घर फर्केको त्यो सम्झनाहरू साथै बाल्यकालमा मेरो प्रिय मित्रहरूसँग धेरै खेल्थ्यौँ धेरै कहाँ कहाँ गयौँ अनि प्रथमतः नृत्य प्रस्तुति मैले मेरो प्रिय मित्रहरूसँग जब हामी एउटा नृत्य संस्थामा थियौँ त्यस समयको अति नै अतुलनीय अविस्मरणीय चिरस्मरणीय क्षणहरू छन् ती सम्झनाहरू मेरो जीवनको एकदमै चिरस्मरणीय छ